मसँग सत्य घटनामा आधारित थुप्रै पुस्तकहरू छन् र ती पुस्तकहरूमध्ये मलाई मनपरेको पुस्तकहरू हुन् फात्सुङ र फुलाङ्गे फात्सुङका लेखक हुन् छुदेन काबिमो र फुलाङ्गेका लेखक हुन् लेखनाथ छेत्री र फात्सुङमा दार्जिलिङ भारतमा उन्नाइस सय छयासीमा भएको गोर्खाल्यान्ड आन्दोलनको कथाहरूको वर्णन गरिएको छ र त्यस पुस्तकमा अर्थात उपन्यासमा दार्जिलिङ डुवर्सले भोग्नुपरेका यथार्थ घटनाहरू पीर मर्काहरूको जीवन्त वर्णन पाइन्छ र ती जीवन्त वर्णनहरूले मलाई त्यस पुस्तक पढन एकदमै रोचक लाग्छ र सँगसँगै त्यस पुस्तकमा तत्कालीन छियासीको आन्दोलनमा हाम्रा गोर्खे सन्तानले भोग्नुपरेका पीर मर्काहरूलाई पनि हुबहु चित्रण गरिएको छ त्यसरी नै अर्का पुस्तक लेखनाथ छेत्रीको फुलाङ्गे हुन् र फुलाङ्गेमा पनि त्यस्तै गोर्खाल्यान्ड आन्दोलनको इतिवृत्त प्रस्तुत गरिएको छ र त्यस उपन्यासमा पुस्तकमा पनि गोर्खाल्यान्ड आन्दोलनमा हाम्रा मानिसहरूले ज्यान गुमाउनु परेको कुरा राज्य सरकार वा केन्द्र सरकारको रणनीतिमा परेर आन्दोलन बिथोलिएका कुराहरूको सजीव चित्रण पाइन्छ र त्यस समयमा अर्थात छयासीमा दुई हजार सत्रमा भएको आन्दोलनमा हामीले भोग्नुपरेका अर्थात भारतीय गोर्खाहरूले दार्जिलिङमा बस्ने गोर्खाहरूले भोग्नुपरेका जुन चाहिँ बङ्गाल सरकारको उत्पीडन् समस्याहरूलाई सजीव रूपमा चित्रण गरिएको छ र यी दुई पुस्तकहरू पढ्दा मलाई मेरै मलाई नै घटेको घटनाको अनुभव अनुभूति हुन्छ त्यसैले मलाई यी पुस्तकहरू पढ्न एकदमै रोचक लाग्छ